एकदिन चाहिँ मेरो नबोल्ने साथीसँग काम गर्नु पर्दा मलाई धेरै त्यो समय बिताउनु साह्रो परेको थियो कसरी बोल मसँग नबोल्ने पनि म पनि नबोल्ने त्यो भएर चाहिँ मसँग एकदमै काम गर्नु साह्रो परेको थियो त्यसो गर्दै भापनि अब नबोली नबोली भापनि अब काम चाहिँ गऱ्यौँ तर त्यो दिनहरू मैले एकदमै भनौँ साह्रो कठिनमै बिताएँ भनुङ न